जीवनमा चाहिँ म सबैभन्दा पहिलो बढी महत्त्व चाहिँ प्राथमिकता चाहिँ म आफ्नो अध्ययनलाई नै दिन्छु किनभने अध्ययनले नै मलाई जीवन जिउनको लागि सहायक तत्त्व खेल्छ र यो अध्ययनकै कारणले मैले जीवनमा आफूलाई ब बचाइ राख्न र आफूलाई यस समाजसँग समाजसँग जडित रहनको लागि मलाई अध्ययनले नै विभिन्न पाटो र बाटोहरू देखाउने गर्छ र जीवनमा सबैभन्दा बढी महत्त्व चाहिँ म आफ्नो अध्ययनलाई नै दिने गर्छु